भाइ म यहाँबाट अब दार्जिलिङ एक घन्टामा पुग्छु होला ला यहाँ त अन्त पुरा ट्राफिक जाम पो भइरहेको रहेछ त हौ अब म यता एक घन्टामा पुग्नु सक्सु यो ट्राफिक त ट्राफिक हटिन्जेलमा अब यो ट्राफिक हटिएन भने त अन्त के गर्नु हौ भाइ अर्को बाटो छैन यहाँदेखि सर्टकट कुनै अर्को बाटो ए छैन है अर्को बाटो अन्त कति टाइम लाग्छ होला हौ यहाँदेखि अब त्यहाँ पुग्नु स् ट्राफिक त घेरै लामो छ ए ट्राफिक हटियो भने चाहिँ एक घन्टामा पुगिन्छ है